मेरो नाम रेजिना सुब्बा हो र म एक्काइस वर्षमा हिँडिरहेको छु र म कलेजको छात्रा हो र अहिले म मेरो लास्ट इयरमा लास्ट इयरमा छु र मेरो कलेजको नाम छ परिमल स्मृति महाविद्यालय र म मौरी निवासी मेरो बाबु बाबाको नाम सनम सुब्बा र मेरो आमाको नाम मिनु सुब्बा हो र मेरो परिवारमा हामी छजनाको छजना छौँ र मेरो दुईजना भाइहरू छ एकजना बडा पनि हुनुहुन्छ र मेरो ठुलो भाइको नाम हो सन्जोग सुब्बा र मेरो सानो भाइको नाम हो सुर्य सुब्बा र अहिले म मालबजारको परिमल स्मृति महाविद्यालयमा पढ पढिरहेको छु र मेरो एक्जाम पनि यो जुन चौध तरिकदेखि सुरु हुन गइरहेको छ र मेरो कलेज चाहिँ नर्थ बङ्गाल युनिभर्सिटीमा पर्ने गर्छ र मेरो सबैभन्दा ठुलो हबी चाहिँ मलाई लेख्न मनलाग्छ र मलाई गेम्सहरूप्रति पनि धेरै म इन्टरेस्टेड छु र मेरो मलाई गेम्सहरूमध्ये सबैभन्दा राम्रो लाग्ने र मलाई खेल्न खेल्दा पनि मजा आउने गेम्स चाहिँ हो फुटबल र त्यस पछाडि मलाई क्रिकेट खेल्न पनि धेरै मजा लाग्छ मलाई क्रिकेट खेल्दा पनि धेरै आनन्द लाग्छ र अब मेरो कलेज पनि योपालि मेरो लास्ट इयर हो र कलेज सकेपछि अब म मास्टर्सहरू पनि गर्न सोचिरहेको छु र साथसाथै मेरो भाइ पनि मसँग नै कलेज गरिरहेको छ र मेरो ठुलो भाइको पनि योपालि फर्स्ट इयर कलेज चलिरहेको छ र मेरो सानो भाइ चाहिँ जो चाहिँ जसको नाम सुर्य सुब्बा हो त्यो चाहिँ अहिले क्लास टेनमा कक्षा दसमा पढिरहेको छ र त्यसको पनि अब अर्को साल एमपी यानि कि माध्यमिक परीक्षा हुनेछ र त्यसरी नै मेरो अरू पनि हबिजहरू यानि कि मेरो हबिजहरूमा के आउँछ भने मलाई स्विमिङ गर्न पनि धेरै धेरै मजा लाग्छ स्विमिङ गर्दाखेरि मलाई तर स्विमिङ गर्दाखेरि चाहिँ अब त्यस्तो चिसो पानीमा चाहिँ मलाई जानु हुँदैन किनकि मलाई चिसो पानीले चाहिँ एलर्जी हुन्छ त्यस्तो कारणले गर्दाखेरि म चिसो पानीमा जान सक्दिनँ र र मेरो बाबा चाहिँ हाम्रो खेतीबाली है सानो अब खेतीबाली छ अब जग्गा जमिन पनि सानो छ र मेरो बाबाले त्यहीँनिर गुवाहरू निम्बुहरू र छ साथसाथै सब्जीहरू है के केहरू उब्जाउनु हुन्छ र त्यही खेतीबालीमा मेरो आमाले पनि बाबाको धेरै नै सहयोग गर्नुहुन्छ र साथसाथै म पनि त्यो बारीमा गएर बाबा आमालाई सहयोग गर्छु र मेरो घरमा एउटा सानोबडे पसल पनि छ र त्यो पसलमा म मेरो आमा भाइ बाबा सबैजना पालैपिलो गरेर बस्ने गर्छौँ र म मैले सानोमा केजी क्लासेसहरू चाहिँ हेप्पी चाइल्ड इङ्ग्लिस स्कुलबाट पास गरेको हो र त्यस पछाडि म मेरो माध्यमिक एक्जाम र एचएस एक्जाम चाहिँ डब्ल्यु बी बोर्डबाटै मैले पास गरेको हो र त्यो र स्कुलको नाम चाहिँ छ गैरीबास हायर सेकन्डरी स्कुल र यति भन्दै मेरो यहीँ नै अन्त्य गर्न गइरहे चाहन्छु